सुस्मा बहिनी तिमीले अडियो बुक सुन्छौ अडियो बुक सुन ल कस्तो राम्रो छ युट्युबमा गएर अडियो बुक सुन्यौ भने चाहिँ नि तिमीले काम गर्दै पनि सुन्नु सक्छौ खाना बनाउदै पनि सुन्नु सक्छौ अन्त गाडीमा हिँड्दा पनि सुन्नु सक्छौ युट्युबमा गएर अडियो बुक सुन्दाखेरि चाहिँ शिव ट्रायो लोजी हो अमिस त्रिपाठीको राम सीता रावण सुन कि कस्तो राम्रो छ मजा आउँछ सुन्दाखेरि त्यो बुक सुन्दै जाँदा फेरि चाहिँ आँखामा नै त्यहाँनिर अब लडाइँहरू भएको जस्तो अनुभव हुन्छ हो अन्त प सुन्दै गर्दा मजा आउँछ राति सुन्नु झन् मजा आउँछ त त्यहाँनिर तिमीले आफूलाई राम्रो अनुभव गर्छौ